हामीले चाहिँ हाम्रो बालीहरू जोगाउनका लागि चाहिँ विशेष गरी जनवारहरूबाट चाहिँ हामीले बारहरू बार्ने गर्छौँ बाँस र चोया अनि डन्ठाहरू गाडेर चाहिँ बारीहरू बाँसहरू को बाँसहरूद्वारा चाहिँ हामीले बार्ने गर्छौँ अनि यसरी चाहिँ हामीले बारीहरूमा हाम्रो लाएको बालीहरू चाहिँ जनवारहरूबाट बचाउने गर्छौँ अनि बेसी जस्तो हाम्रो गाउँ बस्तीमा चाहिँ जङ्गली जनवारहरू बेसी मात्रामा पस्ने गर्छ जस्तै बाँदरहरू अनि दुम्सीहरू अनि के भभनौँ लोथर्केहरू है आउने गर्छ अनि हाम्रोमा चाहिँ हामीले चाहिँ के गर्ने गर्छौँ भने प्रायः जस्तो त बाँदरहरूलाई अहिले मकैको समयमा बाँदरहरूलाई त प्रायः जस्तो आफूले नै नै बारीमा रुँगेर बाँदरहरू आयो भने खेदाएर अनि धपाएर उनीहरूबाट हाम्रो बालीहरू जोगाउने गर्छौँ अनि दुम्सीहरूलाई चाहिँ हामीले लाएको जस्तै सिमल भयो त्यसपछि पिँडालु भयो अनि यसरी नै कटहरूहरू भयो यस्ताहरूबाट चाहिँ हामी चाहिँ राति के भनौँ रातिहरू रुँग्न गएर अनि उनीहरूलाई उनीहरू आउने बाटोहरू छेकिदिएर अनि यसरी नै हामीले हाम्रो बालीहरूलाई चाहिँ जोगाउने गर्दछौँ अनि घरको बाख्राहरू पनि अरूको छिमेकीको बाख्रा गाईहरू पनि पस्ने गर्छ अनि त्यसलाई चाहिँ प्रायः जस्तो हामीले बारहरू बारेर नै हाम्रो बालीहरू जोगाउने गर्छ यदि उनीहरूको बाख्रा बारहरू छिरिहाल्यो भने पनि खेदाएर अथवा उनीहरूलाई भनेर खेदाउन लाएर यसरी नै हामीले बारीहरू जोगाउने गरेका छौँ अनि क्षति भन्नु पर्दाखेरि बाँदरले त एकदमै बाँदर र दुम्सीले त एकदमै स्वाहा नै बनाउँछ मकैको समयमा बाँदर यदि मकैबारीमा पस्यो भनेदेखिलाई उनीहरूको झुन्ड नै लिएर आउँछ अनि मकै त एकदमै एउटा गराहरू जस्तो एउटा डेढ गरा एक गराहरू जस्तो त एकदमै त्यो घोघा नलागेको होइन अनि कति घोघा लाग्दै गरेका घोघाहरूलाई सबै च्यातचुत बनाएर उनीहरूले सबै त्योभित्रको गुदीलाई खाएर यसरी उनीहरूले नास पारिदिन्छ अनि यसमा चाहिँ हामी प्रायः जस्तो हामी रोक्नको लागि चाहिँ हामी प्रायः जस्तो रुँग्ने नै गर्छौँ किनकि हामी एकछिन हामीले बारी छोड्यो भनेदेखिलाई कतिखेर आएर पसेर उनीहरूले बदमास गर्छ थाहै हुँदैन त्यसैले चाहिँ एकजना मान्छे चाहिँ त्यहाँनिर एकदमै बारी रुँग्नको लागि हुनैपर्छ अनि यसरी नै दुम्सीले पनि राति राति त्यही अन्त सिमलहरू अनि के भनु पिँडालुहरू यसरी कोट्याएर खाइदिने गर्छ त्यसको लागि पनि हामी रातिहरू रुँग्नु जाने अनि त्यसको बाटोहरू बारिदिने यसरी नै गर्छौँ